हाम्रो क्षेत्रमा चाहिँ गुवाको फलहरू छ होइन गुवा मतलब गुवाको मात्रै छ होइन उता बस्ती बस्ती जग्गातिर चाहिँ बगान छ आफ्नो जग्गा छ भने चाहिँ गुवा लगाउँछ अनि त्यही गुवाले नै अब उँभो लाग्छ पैसा पाउँछ होइन जस्तो कि ठुल्ठुलो जमिनहरू छ भने चाहिँ गुवा लगाउँदाखेरि जस्तो सालमा एक लाख यस्तोहरू पाउँछ एक लाख दुई लाख पाउँछ अनि मतलब गुवाको अरू छैन जस्तो सानो सानो चाहिँ छ जस्तो सो धनियाँ लगाउँछौँ मकै लगाउँछौँ अन्त धान चाहिँ लगाउँदैनौँ हाम्रो यता बगानपट्टि चाहिँ धान लगाउँदैनौँ जस्तो आफ्नै घरपछाडि जस्तो अब सानो बारी बनाएर चाहिँ जस्तो घाँस ए घाँस अरे सागहरू चाहिँ यस्तोहरू चाहिँ रोप्छ होइन जस्तो साग अनि धनियाँ अब जस्तो बारीमा जे जे रोप्नेहरू चाहिँ रोप्छ जस्तो कि सब्जी होस् यसो होस् भनेर चाहिँ रोप्छ जस्तो कि त्यत्ति बेला चाहिँ अब दोकानमा चाहिँ दाम दाम ज्यादा हुन्छ त्यही लागि चाहिँ घरतिर नै गर्छ सजिलो होस् भनेर अनि त्यही घरमै अब रोपेकोहरू नै अब खा त्यहीहरू नै निकालेर खान्छ गुवाहरू चाहिँ हाम्रो ज्यादा मात्रामा चाहिँ गुवाहरू पाउँछ होइन अन्त गुवाको फसलहरू चाहिँ जस्तो ठुल्ठुलोहरू पनि छ ठुल्ठुलो जमिनहरूमा पनि गुवा कत्ति कत्ति लगाउँछ होइन अन्त जस्तै कि हाम्रो नै छ होइन ठुलो जमिन छ अनि गुवाहरू लगाउँछ जस्तो कि हाम्रो सालमा दुई लाख यस्तोहरू चाहिँ बसी बसी नै पाउँछ कि गुवाले चाहिँ हाम्रो घरमा अनि त्यही अब गुवा गुवा खाएर नै अब बसेको हुन्छ होइन गुवा थुप्रै लगाएको हुन्छ के त नि अन्त गुवाको पैसाले नै बसी बसी उँभो उँभो लाग्दै अब जस्तो कि त्यही पैसाले नै के गर्नुपर्ने हो के नगर्नुपर्नेहरू त्यस्तोहरू गर्छ होइन अन्त अन्त त्यही अब ज्यादा मात्रामा चाहिँ हाम्रो यता चाहिँ गुवा नै पाउँछ गुवाको फसलहरू नै छ सानोतिनोहरू चाहिँ छ अब त्यसमा अब जस्तो कि यो सागहरू अनि यो अरूहरू चाहिँ सानोतिनो बारीमा आफ्नै घर पछाडितिर नै लगाउँछ होइन अनि त्यही बारीमा नै लगाएर बस्छ अन्त लगाएर त्यही नै खान्छ जस्तो निकालेर होइन अनि अब लाइक अब जस्तो कि हाम्रो चाहिँ बारीमा चाहिँ गुवा छ थुप्रै जस्तो हाम्रो अलगै बारी छ घर अलगै छ हाम्रो यतापट्टि छ बारी यतापट्टि छ होइन अन्त ठुलो बारी छ हाम्रो अनि त्यही अब गाडी गुवाहरू ड्याम्मै छ होइन गुवाहरू लगाउँछ अब गुवाहरूलाई सानोमा चाहिँ अब जस्तो सानोदेखिको हुर्काउँदाखेरि चाहिँ मलाई चाहिँ मनपर्छ मजा लाग्छ क्या जस्तो पानी हाल्न होइन त्यस्तो त्यस्तो के अब पछि ठुल्ठुलो हुन्छ अनि गुवाहरू चार साल छ सालमै पाउँछ हामीले होइन त्यस्तो अनि